मलाई मनपर्ने धेरै पुस्तकहरू छ त्यसमध्ये स्टार्ट्स वित वाइ भन्ने साइमन सेनिकको यो पुस्तक धेरै नै मलाई मनपर्छ किनभन्दा यो चाहिँ ह्युम्यान साइकोलोजीसँग अनि हामीले कसरी चाहिँ जुनै पनि कामहरू गर्दाखेरि अनि साथ साथै कुनै पनि समय इन्भेस्ट गर्दा या त कुनै पनि मिटिङ्गहरू अटेन गर्दा या त मैले बुकै पढ्दाखेरि पनि स्टार्ट्स वित वाइ हामीले चाहिँ हामी किन चाहिँ गर्दैछौँ यसको उद्देश्य के छ यसले हामीलाई के बेनिफिट गर्छ योहरू भएको कारणले गर्दा अनि यो चाहिँ जब चाहिँ हामीले कुनै पनि काम गर्छौँ त्यसलाई चाहिँ हामीले वाइ हामी किन चाहिँ गर्दैछौँ किन भन्ने प्रस्न भएको कारणले गर्दाखेरि यसले चाहिँ मलाई मेरो व्यक्तिगत डेभ्लोप्मेन्टमा मेरो पर्सनल डेभ्लोप्मेन्टमा धेरै नै सहयोग गरेको छ साथ साथै जब पनि म कुनै नानीहरूसँग या त कुनै मानिसहरूसँग इन्टराक्ट गर्दछु या त कुनै हाम्रो यो एउटा सेमिनारहरूमा या कुनै कुराहरू बोल्नु पर्दाखेरि म चाहिँ उहाँहरूलाई तपाईँ किन चाहिँ अटेन गर्नु हुँदैछ यसको उद्देश्य के छ एन्ड वाट इज इट्स इम्पोर्टेन्ट यो भन्ने कुराहरू यो कुराहरू इनिसिएट भएको कारणले गर्दा फर्स्टमा यो हामीले गर्नु पर्दा चाहिँ यो बुक यो किताब चाहिँ मलाई अति नै मनपर्छ अनि म यसबाट धेरै नै प्रभावित भएको छु साथ साथै मलाई यसमा हुँदा जुनै पनि काम गर्दाखेरि किन चाहिँ मैले गर्दैछु अनि यसले मलाई केमा सहयोग गर्छ त्यसको पनि मैले एन्सर म पहिला खोजेर मात्र म कुनै पनि कामहरू गर्दछु